मलाई बाहिरको होटलहरूमा ढाबाहरूमा चाहिँ होटलमा चाहिँ मलाई चाउमिन भयो फ्राइड राइस भयो अनि फ्रेन्च फ्राइस यस्तोहरू खान मनपर्छ अनि ढाबाहरूमा चाहिँ मोमोहरू अनि प्याजीहरू यस्तो कुराहरू खान मनपर्छ